म मेरो जीवनमा कुन कुरोलाई महत्त्व दिन चहान्छु भने जति बेला हामी शिक्षाको क्षेत्रमा हामी प्राथामिक र उच्च माध्यमिक उच्च माध्यमिक शिक्षाको अवस्था थियो त्यो समयलाई अत्यन्तै महत्त्वपूर्ण समय ताकि हाम्रो जन्मदेखिको लिएर अठार उन्नाइस बिस वर्षसम्मको समयलाई अति नै महत्त्वपूर्ण समय मलाई लाग्छ किनभने त्यो समय हामीले केही गर्न सकेनौँ भने सारा जिन्दगी नै र हाम्रो अँध्यारो हुन सक्छ हाम्रो आफ्नो जिन्दगी मात्रै नभएर हामी आफ्नो गाउँ समाज र राष्ट्रलाई हामी त्यत्ति ठुलो हाम्रो केही योगदान हुनु सक्दैन र सबैभन्दा ठुलो जीवनमा सिक्नु पर्ने र अरूलाई सिकाउनु पर्ने र सिक्नु पर्ने समय भनेको मलाई त्यही जस्तो लाग्छ र त्यो उमेर नै र त्यो सिकाइहरू नै हाम्रो जीवनको सबैभन्दा अथवा म मेरो जीवनको सबैभन्दा महत्त्वपूर्ण कुरा